मैले नाइकीको एयरफोर्स किनेको थिएँ होइन नाइकी एयरफोर्स राम्रो राम्रो छ मजाको देख्छ अब ट्रेकहरूतिर पनि फर्मलमा पनि हो इन्फर्मलतिर पनि राम्रो देख्छ सेतो कलरमा स्याटिस देख्छ होइन एक त खप्छ पनि जुत्ता नभनेको पनि अब तिन चार साल ए दुई तिन साल चाहिँ जुत्ता चाहिँ मजाले खप्छ यो जुत्ता चाहिँ